अब दार्जिलिङ जिल्लाका मुख्य अब सामाजिक कल्याण र विकासको बारेमा भन्नु पर्दा चाहिँ अब अहिले दार्जिलिङमा कति अब यस्तै गाउँघरमा है अब वृद्धहरू हुन्छन् बिधुवीहरू हुन्छन् स्कुल जाने नानीहरू हुन्छन् उहाँहरूले अब कति प्रायः सुविधाहरू पाउन सकेका थिएनन् तर अब योबारेमा भन्नुपर्दा अब यो पञ्चायती राज अब फर्किआएकोले गर्दा अब हामीलाई चाहिँ अब धेरै आशा राखेका छौँ कि यो पञ्चायत मेम्बरहरूले अब यी सब खोजेर ल्याइदिने छन् गरिदिनेछन् अब जस्तै बिधुवीहरूको अब बिधुवी पेन्सन भयो अब वृद्धको वृद्धभत्ता भयो र अब जुन चाहिँ पढ्नेहरू पढ्नेहरू छ उहाँको कन्याश्री शिक्षाश्री अब यो पनि उहाँहरूले गरिदिनुहुन्छ भन्ने आशा छ र अब स्वास्थ्यबारेमा भन्नुपर्दा चाहिँ अब यहाँनिर अब हाम्रो यस्तै गाउँ अब धेरै सहर बजारदेखि टाढो भएको गाउँहरूमा चाहिँ अब स्वास्थ्य केन्द्र अब हुन जरुरी छ है अब कति प्रायः बिमारीहरू घरमै बसिरहेका हुन्छन् अब स्वास्थ्यबारेमा जानकारी नभएर र अहिले अब धेरै नै तर सुविस्ता भएर गएको छ गाउँठाउँमा पनि अब आशाहरू छ र ठाउँठाउँमा गएर उहाँहरूलाई जागरुक गराउनुहुन्छ स्वास्थ्य केन्द्र लानु भन्नुहुन्छ र अबो कतिजना यहाँनिर यस्तो पनि छन् कि अब कानहरू नसुन्ने कसैको अब आँखा नदेख्ने अब यस्तो पेन्सनहरू पनि पाउँछन् भनेर अब सुन्नु त सुन्छन् तर उहाँहरू आफै गएर गर्न सक्नुहुँदैन होइन अब यो सुखसुविधा चाहिँ अब गाउँमा ल्याइदिने मान्छे अब अहिले त हामीले चुनेर पठाएका छौँ है पञ्चायतमा र हामीलाई आशा छ उहाँहरूले चाहिँ अब यहाँ न सबैलाई नै सहायता गर्नुहुन्छ भनेर र यो जुन जुन अब सरकारी सहुलियतहरू छ उहाँले चाहिँ अब सबै सबैलाई नै गरिदिनुहुन्छ भनेर अब आशा गरेका छौँ